ए हेलो भन्नुहोस् न

भन्नुहोस् न अहिले अर्ग्यानिक सबजीहरू भन्दाखेरी सिमीहरू छ हो अन्त बस्तीको आलुहरू छ हो

हजुर हजुर हजुर

हजुर त्यस्तो ह हजुर हजुर अहिले बस्तीको आलुहरू छ तपाईँको लागि अहिलेको लागि चालिस रुपियाँ छ केजी तपाईँको लागि तिस रुपियाँहरू गरिदिहालछु हो केजीको हिसाबमा हो अन्त सिमीहरू अरूलाई भन्दाखेरि त्यही पचास साठी रुपियाँ तपाईँको लागि चालिससम्म उयो गरिदिहाल्छु भेन्डीहरू त्यस्तै अब चालिस पचास रुपियाँ नै हुन्छ प्राय त त्यस्तै नै छ अहिले चलिराखेको तपाईँको लागि भनेर चाहिँ यसमा अलिकति उयो गरिदिन्छु अन्त अरू के चाहिन्छ तपाईँलाई टमटरहरू चाहिन्छ कि धनियाँ सनियाँहरू के के यस्तो लौका सौकाहरू पनि चाहिन्छ कि चाहिने त चाहिने चाहिने कुराहरू नै हो तपाईँलाई चाहिन्छ भने चाहिँ हजुर हजुर गाजरहरू छ त सायद त्यस्तो महँगो पनि छैन तपाईँलाई असी रुपियाँ केजीको छ हाम्रोमा चाहिँ अहिले हजुर यो त एकदम प्युर हाम्रो उयो पारीतिर उइसबाट लिएर आएको कि यो बस्तीबाटै ल्याएको भनौँ न उसइबाट हो कि अर्ग्यानिकै छ भनौँ न गाईको मलबाट उयो गरेको केही मिश्रण नभएको साठी रुपियाँ केजीहरूसम्म चाहिँ गरिदिन्छु तपाईँलाई भन्नै हुन्छ भने तपाईँ गाजरहरू हजुर कोपीहरू पनि छ फुल हजुर फुलकोपी बन्द कोपीहरू पनि छ लिनुहुन्छ भने हजुर

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर म तपाईँलाई त्यो त्यो रिजनेबल रेटमा तपाईँलाई त्यो उयो गर्ने रेटमा होइन रिजनेबल रेटमा सबै कुरा मिलाएर उयो गरेर उयो गरिदिन्छु नि त तपाईँलाई हुन्छ होला नि त गर्दाखेरि है केही मेसेजहरू भन्नुहोस्

हजुर मसरूम चाहिँ अलिकति भन्नु पर्छ कि पाइहाल्छ भन्नु चाहिँ पर्छ एक दिन जस्तो अगाडि कि तपाईँले एकदिन दालहरूमा छ लानु भयो भने तपाईँले यो कालो दालहरू भटमासहरू पनि पाँउछ मस्यामहरू पनि छ तर एकदिन अगाडि भन्नु पर्छ तपाईँले कि भ भइहालछ तपाईँले भन्नुहोस् न तपाईँको भने तपाईँको एक दुई दिनमा त होला तपाईँको त्यो प्रोग्राम होइन भतिजको के भन्नुहुँदैथ्यो नि हजुर हजुर त्यति बेलासम्म त

हजुर हजुर छ तपाईँको सब्जीको लागि त सुर्तै गर्नु पर्दैन तपाईँलाई जे भन्नुहुन्छ तपाईँ सब्जी चाहिँ एकदिन अगाडिसम्म भन्नुभयो तपाईँलाई सबै सब्जीहरू एभाइलेबल गराइदि गरिदिहाल्छु त्यहाँ त्यस्तो प्राइजको विषयमा तपाईँले दामको विषयमा उयो गर्नु पनि पर्दैन तपाईँले त्यो रिजनेबल उयोसमा गरिदि मिलाइदिहाल्छु तपाईँलाई म हुन्छ हजुर

हजुर हजुर

हुन्छ हवस् धन्यवाद हुन्छ